सानैदेखि नै हामी नेपाली भाषा बोलेको आम् आमाको गर्भदेखि नै हाम्रो नेपाली भाषा बोलेको हामी अनि त इस् हाम्रो सबै मावल आमा बुबा हजुरबुवा सबै नेपाली हो नेपाली भाषा बोलेको सानैदेखिन्को हामी गर्व छ नेपाली भाषा